ग्रामीण जनताका लागि कानुनी सेवामा कठिनहरू धेरै छन् किनकि अब ग्रामीण इलाकामा अब मान्छेहरू अब धेरै अब पैसा हुँदैनन् अन्त अब वकिल अदालतका लागि अब बेसी आइडिया पनि हुँदैन अन्त पैसा पनि हुँदैन त्यही लागि अब गाउँको मान्छेहरूले अन्त पञ्चायतमै समस समस्याको समाधान लिन्छ